खाना पकाउने प्रकोप भन्दाखेरि चाहिँ एकपल्ट मैले घरमा खाना खाना पकाउनु मलाई धेरै नै मन पर्छ घरमा खाना पनि म नै पकाउँछु अन्त खाना पकाउँदाखेरि चाहिँ मेरो घटना चाहिँ के भएको छ भन्दाखेरि चाहिँ खाना पकाउँदै थिएँ मैले आलु आलु पकाउँदै थिएँ आलुको फ्राइज बनाउँदै थिएँ मैले फ्राइज पकाउँदै थिएँ पकाउँदै थिएँ एउटा नन् स्टिक प्यानमा फ्राइज पकाउँदै थिएँ हालैको कुरा हो अनि पकउँदा पकउँदाखेरि चाहिँ मेरो ग्यास सकिएको जस्तो भयो ग्यास भ्लाट भ्लाट भ्लाट भ्लाट भ्लाट भ्लाट गर्न थाल्यो अनि मैले सोचेँ ए ग्यास सकिएछ अब अर्को ग्यास ल्याउनु पर्ने रहेछ भनेर सोच्दै थिएँ अनि मैले ग्यास बन्द गरेँ ग्यास जसो बन्द गरेको ग्यासको बर्नर त हुरुरु बल्न थाल्यो ग्यासको बर्नर बिग्रिएको रहेछ खासमा भन्दाखेरि चाहिँ ग्यासको बर्नर हुरुरु बल्न थाल्यो ग्यास मार्दाखेरि पनि मरेन मार्दाखेरि पनि मरेन जसो तसो रेगुलेटर मारेर बल्ल बल्ल मैले ग्यासलाई बन्द गरेँ ग्यास चुलालाई त्यही थियो मेरो खाना पकाउने प्रकोप अन्त त्यही दिमागमा रेगुलेटर मार्नु पर्च रेगुलेटर बन्द गर्नु पर्छ अन्त ग्यास बन्द हुन्छ भन्ने सोचाइ थियो नभए नत्र त्यो दिन पनि नराम्रो चिज धेरै नराम्रो चिजहरू हुन सक्थ्यो मसँग आगलागीहरू हुन सक्थ्यो